म चाहिँ क्रिस्चियन हो अनि हामी क्रिसमस चाहिँ मनाउने गर्छौँ डिसेम्बरमा क्रिसमस मनाउने गर्छौँ क्रिसमस हामी ट्वेन चौबिस डिसेम्बरदेखि अठाइस डिसेम्बरसम्म मनाउने गर्छौँ हामी क्रिसमसमा हामी चर्च चौबिस पच्चिस तारिख हामी चर्च जान्छौँ अनि आफ्नो घर घरहरू बत्तीहरूले सजाउँछौँ अनि बेतलेम गोठ बेथलेम गोठ बनाउने गर्छौँ अनि हाम्रा टाढा नजिकमा भएका छिमेकी छरछिमेकीहरूलाई हामी एक भेला हुन्छौँ अनि राम्रो राम्रो राम्रो खाना लुगाहरू लगाउने गर्छौँ क्रिसमसमा अनि आफ्नो साथीहरूलाई गिफ्ट गिफ्टहरू साट्ने गर्छौँ हामी यसरी नै क्रिसमस मनाउँदछ